मैले कालिम्पोङ सुदामाकोबाट एउटा घडी लिएको थिएँ घडीको नाम हो टाइमेक्स् एकदमै राम्रो घडी रहेछ वाटर प्रुफ रहेछ पानीमा पर्दा पनि केही भएन दुई तिनपल्ट झरिसक्यो र पनि केही भएन एकदमै राम्रो रहेछ